मैले मेरो लाइफमा चाहिँ चुनौती भन्दा चाहिँ पहिलानिर मेरो दादा बिमारी हुनुहुन्थ्यो उसको अब थाहा थिएन के भएको थियो दादाको अब भुँडी दुखिबस्थ्यो उ हल्लिनु सक्दैन थियो एउटै पोजिसनमा बसी बस्थ्यो दुख् भुँडी भित्रबाट खाएको जस्तो हुन्थ्यो त्यतिबेला चाहिँ हामीले म अन्त दादाको आमा बाबा अनि महरू चाहिँ अब एकदम पूरा बिजी भएर यताउता डक्टरलाई कन्सल्ट गरेर के के हुन्छ होइन गाडी लिएर गएर बिहान चारबजी तिनबजी अब रातभरि सुत्नु हुँदैनथ्यो दा अनि तिनबजीतिर डाक्टरकोमा लैजाएर यताउति फुकाउनु पण्डित झाँक्रीहरूकोमा लैजाएर त्यस्तोहरू गरेर गरेर एकदमै साह्रो परेको थियो तर भए पनि जाती भएको थिएन लास्टमा चाहिँ एडमिट एउटा डाक्टरले भन्यो एडमिट गर्नुपर्छ त्यहाँबाट चाहिँ दादा अलिक भए पनि सन्चो भएर एडमिट भएर एक महिना बाद चाहिँ सन्चो भएर आउनु भएको थियो उसको उलाई हेब्बी साह्रो परेको थियो त्यतिबेला चाहिँ मेरो त्यो थियो